पर्यटकहरू यहाँ प्रशस्तै घुम्न आउँछन् र हाम्रो क्षेत्रका नजिकका केही स्थानहरू जो चाहिँ पर्यटकहरूले यहाँ आइसके पछाडि हेर्नै पर्छ ती स्थानहरू हुन् टिस्टा खोला र रङ्गीत खोला भेटिएको ठाउँ जसको मास्तिरपट्टि चाहिँ सिक्किम बोर्डर पनि पर्छ र पारिपट्टि कालिम्पोङ पर्छ त्यसलाई त्रिवेणी भन्ने गरिन्छ त्यो त्रिवेणीमा नाइट क्याम्पहरू हुन्छ त्यहाँनिर पर्यटकहरू आउनुभयो भनेदेखि रमाइलो हुन्छ त्यसरी नै टिस्टाभेल्ली अन्त पेसोकमा भर्खरै त्यहाँनिर टुरिज्म सुरु हुँदै गइरहेको छ जस्तै कि तिनचुले गुम्बा डाँडाहरू लामाहट्टा रमिते फल्स जहाँ चाहिँ पानीको झरना छ त्यस पश्चात टाइगर हिल रक गार्डन जापानिज टेम्पल चौरस्ता दार्जिलिङको चौरस्ता स्रवरी पार्क उता माथिपट्टि सन्दकपू फालुट मानेभन्ज्याङ सुके पोखरी मिरिक मिरिकको झिल हेलिप्याड अनि यतापट्टि सिटोङ सिटोङमा थुप्रै होमस्टेहरू बनिँदैछन् त्यहाँ पर्यटकहरू प्रशस्तै आउने गर्छन् त्यसरी नै आहाल डाँडा अनि गुल्मा डाँडा मङ्पू बिजनबारी मेघेटार जामुने रिम्बिक गोर्खे श्रीखोला शिवखोला खरसाङ रामभाङ डाउहिल र विशेष गरेर यहाँ सबैजनाले हेर्न रुचाउने भनेको चाहिँ डिएचआर दार्जिलिङ हिमालयन रेल्वेज जो दार्जिलिङको सानो रेल छ र यो चाहिँ वाष्प इन्जिनले नै चल्ने गरिरहेको छ अहिलेसम्म ब्रिटिसले बनाएर गएदेखि यो अहिलेसम्म निरन्तर चलिरहेको छ र सबैभन्दा प्राचीन यो यहाँको एउटा धरोहर पनि हो र यसलाई चाहिँ पर्यटकहरूले यहाँ आइसके पछाडि एकपल्ट हेरेरै जाँदाखेरि मात्रै यहाँ आएको सार्थक हुन्छ